हाम्रो नेपाली संस्कृतिमा त अब मुख्य पेसा त गाई गाई पाल्ने थियो अब अब गाई पाल्न सकिँदैन खट्न सकिँदैन घाँस पनि पाइँदैन जङ्गल जा जान सकिँदैन जङ्गलमा पनि अब जनावरहरू रुखपातहरू मासिएर जङ्गलहरूमा यो पुरा जनावरहरू निस्किन्छ र अन्त यो पेसा पनि अब हाम्रो यो उयो हुँदैछ लुप्त हुँदैछ र यसरी लुप्त हुँदै गयो भने अब न बच्चाहरूलाई दुधहरू पाउनु पनि हामीलाई दुधहरू पाउनु मुस्किल पर्छ र फेरि एकखेप अब सबै गाउँले मिलेर फेरि एकखेप घरघरमा दुध दिने वृक्षहरू लगाएर गाई पाल्ने पेसा गर्ने इच्छा जागृत गरेको छौँ हामीले साथसाथै खसी बाख्रा पाल्ने यसरी नै खसी बाख्रा पालेर जीवन हाम्रो निर्वाह गर्थे मान्छेले यसरी र यो पेसा पनि अब बन्द हुँदै गएको छ अब प्रायःजस्तो अब नानीहरू सबै पढ्यो एजुकेसन एजुकेटेड भए सबै बाहिरै काम गर्नु जाने भन्छन् अन्त यो अब गाई अब खेत खेतहरू हुन्छ गाईबस्तु नपालेपछि मल पनि पाइँदैन अब मलहरू हुँदैन र यस्तै छ यो अहिले हाम्रो पेसामा अलिकति उयो अप्ठ्यारो परेको छ र अब फेरि एकखेप हामी सबै घरगाउँले मिलेर गाई पाल्ने जमर्को कसेको छौँ अब जेजस्तो भए पनि अब गर्नैपर्यो दुधको लागि र गाई अब लक्ष्मीमाता पनि हुन् र यसरी नै हामी गौमातालाई पाल्ने हामीले प्रयास गर्दैछौँ अनि खसी बाख्रा पनि अब पाल्ने प्रयास गर्दैछौँ र अब यस्तै छ अहिले हाम्रो पेसा संस्कृति पेसा चाहिँ